हेलो हजुर म कल्याण बोलेको नि तपाईँ यो मैले स्पोर्ट्स अब तपाईँले स्पोर्ट्सको कोच हुनुहुन्छ होइन अब त्यसमा अब म चाहिँ अलिक भ्याएको छुइनँ आउनु त अब त्यसको लागि चाहिँ के चाहिँ गर्नु र अब भ्याएन भने चाहिँ अब पछितिर आउँदा पनि हुन्छ कि ए हजुर ए हजुर

ए हजुर हजुर अन्त त्यो अब तपाईँले भन्नुभयो हो तर अहिले चाहिँ मेरो सिच्युएसन चाहिँ के छ भन्दा चाहिँ अब अहिले चाहिँ म अलिक बिमार छु बिमार भएको हुना कारणले गर्दा चाहिँ अहिले चाहिँ आउनु पाएको छुइनँ म हो हजुर अब कति अब हुन्छ नि अब तपाईँले भन्नुहोस् न अब म अब बिमार अब जाती भएर आउँदा हुन्छ कि जस्ट अब के गर्नुपर्छ

अब जस्तै तपाईँले अब कोचिङ गराउनुहुन्छ अब कोचिङ गराउँदा चाहिँ अब तपाईँको अब आउनुपऱ्यो होइन अब बिहान कति बजी आउनु अब के के गराउनुहुन्छ त्यो कुराहरू भन्नुहोस् न मलाई हजुर ए हजुर हजुर अनि सुन्नुहोस् न अनि अहिले चाहिँ अब त्यही एउटा केही भएको छैन अब गोलीहरू जस्तै होइन अब म्याचहरू त्यस्तोहरू चाहिँ अहिले म्याचहरू खेलाउनु भएको छैन कि गर्नु भएको छैन अर्गनाइजहरू हेलो हेलो ए सुन्नुहुँदैछ ए होइन अब तपाईँहरूले अब यस्तो गोलीहरू अब हुन्छ नि गोलीहरू खेलाउँदा अब कहिलेतिर अब हुन्छ नि एउटा टुर्नामेन्टहरू राख्नु भएको छ भने अब यस्तै भनिराख्नुहोस् भनेर अब जाती भएर

ए हजुर ए हजुर हुन्छ